पश्चिम बङ्गालका मुख्य चलचित्र थिएटरहरू आइनक्स हो आइनक्स दुई जग्गा छ एउटा सिटी सेन्टरमा छ र एउटा भेगा भेगामा छ र यो दुइटा चाहिँ महँगो महँगो थिएटरहरू हो र एउटा सस्तो थिएटर चाहिँ विश्वदीप हो र यिनीहरूमा चाहिँ सबै नयाँ नयाँ फिल्महरू देखाउँछ म पनि गइरहेछु एकपल्ट